हेलो ए हाम्रो त्यो के अरे तपाईँको त्यो भाइ त हाम्रो ग्यास बोक्ने भाइ होइन हेत्तेरिका भाइ के हो मलाई चिन्नुभएन होला है तल लोवर शिवग्रामबाट म निमेष राई बोल्दैछु कि सुन्नु हुँदैछ भाइ कान ठाडो पार्नुहोस् त अलिकति सुन्नुृहुँदैछ भाइ मैले ग्यास बुक गरेको तिन दिन भइसक्यो त अहिलेसम्म आएको छैन यो त के भयो हौ भाइ यो त अन्त भएन त कहिले हुन्छ त्यस्तो पाराले निमेष राई भाइ निमेष राई अझै कनी कनी भन्नुपर्ने भाइलाई मैले हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर होइन नि त भाइ यस्तो हो कि कुरा चाहिँ के भने होटेलमा त मैले माने होटेलमा सिजनमा अहिले टुरिस्टको छ अरे त्यहाँ हिँड्छन् हिँड्छन् अरे होटेलमा त देऊ न केही छैन भाइहरूको त्यो दिनुपर्ने कुरो बिजनेसको र होटेलमा मात्रै समयमा दिएर हामी जस्तो आम मान्छेलाई पनि त समयमा दिनुपर्यो भाइ यो त अन्याय भयो त हौ अन्त के हो भाइ होइन अरू भन्दा पनि घरमा ग्यास सक्नु आँटेको छ भाइ मलाई बुढियाले मार्नु आँटिसक्यो च्याङ च्याङ गरेर कि अन्त मलाई भनेको गाली गरेको गरेकै छ किन ग्यास बुक गरेको खोइ अस्ति ग्यास बुक गरेको भनेको होइन तिन दिन भइसक्यो अहिलेसम्म आएको छैन कि ग्यासको पैसा खायौँ भनेर वाक्कै पारिसक्यो भाइ कि दया गरेर तपाईँ छिटो आइदिनुहोस् ल भाइ म तपाईँलाई वेट गरिरहेको हुन्छु होइन ल हुन्छ भाइ हुन्छ भाइ हत्तेरी भाइ त्यो पैसा सैसा भइहाल्छ तपाईँ सामान लिएर आउनुपर्यो नि अस्तिको पनि क्लियर हुन्छ आजको पनि एकैचोटि दुईवटा क्लियर गरिदिन्छु म ल हुन्छ भाइ हुन्छ हवस् धन्यवाद हुन्छ हवस्